स्कुल टेक्स्ट बुकहरूमा म मलाई लागेको चाहिँ नानीहरूले नलेज प्राप्त गर्नुपर्छ ज्ञान प्राप्त गर्नुपर्छ थ्योरिटिकल बेसी हुन्छ किन भन्दाखेरि अहिले सबै कुराहरू चेन्ज भएर गइरहेको छ इलेक्ट्रोनिक अनि अरू कुराहरूमा त झन् एभ्री सेकेन्ड नै चेन्ज भएर गइहरेको छ तर हामीले जुन चाहिँ बिस वर्ष अगाडि तिस वर्ष अगाडि जुन टेक्स्ट बुक्सहरू पढ्यौँ आजको नानीहरूले पनि त्यही टेक्स्ट बुक्सहरू पढिरहेको छ अनि अहिलेको नानीहरू अनि यो समयको अनुसार चाहिँ नानीहरूको टेक्स्ट बुक पनि चेन्ज भयो भने नट अन्ली थ्योरिटिकल तर प्राक्टिकल भयो र यो कन्सेप्ट बेस्ड भयो भने अझै राम्रो हुन्छ जस्तो मलाई लाग्छ थ्योरी हामीलाई चाहिन्छ नलेज हामीलाई चाहिन्छ तर अझै यो चाहिँ अब नानीहरू चाहिँ पछि गएर के हुन्छ उनीहरूको त्यो इन्ट्रेसअनुसार त्यो अनुसारले चाहिँ यो बुकहरू लाई अनि यो कन्सेप्टहरूलाई चेन्ज गर्नु सक्यौँ र मोर प्राक्टिकल हुनु सक्यो भने चाहिँ अझै स्कुलमा चाहिँ नानीहरूलाई मोर प्रोडक्टिभ अनि नानीहरूलाई अझै पढ्ने त्यो इन्ट्रेस्ट हुनुसक्छ जस्तो मलाई लाग्छ त्यो कारणले गर्दाखेरि चाहिँ पजिटिभ अब कतिवटा छ किन भन्दाखेरि चाहिँ नानीहरूलाई त्यसको थ्योरीमा त्यसको चाहिन्छ उनीहरूलाई नलेज तर अझै मोर प्राक्टिकल जुन चाहिँ अहिलेको निड्स छ यो अहिलेको समयको मागअनुसार नानीहरूको प्राक्टिकली त्यो उनीहरूको इन्ट्रेसलाई जगाउनको निम्ति चाहिँ अझै प्राक्टिकली भयो भने चाहिँ त्यो अझै राम्रो हुन्छ जस्तो मलाई लाग्छ